हजुर म तपाईँको घरको आँगनमा आइपुगेँ अनि तपाईँको घर ओरिपरि मैले यसो हेर्दाखेरि तपाईँहरूको घरमा पानी जमेको देखेँ र सुन्नुहोस् तपाईँहरूले यो पानी जति जमाउनु भएको छ यसमा यसो फिनाइलहरू हल्ने गर्नुहोस् किनभने अहिले यो जरो औलेजरो जस्ता रोगहरूबाट बाच्नको लागि धेरै साह्रो परिरहेछ मानिसहरूलाई ठुलो सानोहरूलाई बचाउन अलिकति अप्ठ्यारो हुन्छ र तपाईँहरूले यसका उपायहरू यसो अपनाउनु गर्नु अपनाउनुहोस् त्यसमा घरेलु उपायहरू पनि धेरै छन् जस्तै गुर्जो भयो धेरै छन् यसमा यो अपनाउनु भयो भने तपाईँहरूलाई एकदमै राम्रो हुनेछ र यसबाट बाच्नको लागि तपाईँ हामी सबै मिलेर यसमा एकजुट भए असल हुन्छ